हाम्रो राज्यको नेपाली भाषाको भूमिका भन्नुपर्दाखेरि चाहिँ हाम्रो सरकारले होइन हाम्रो नेपाली भाषालाई चाहिँ एकदम मध्य मध्य नजरमा राखेको छ जुन चाहिँ मदर टङ फर्स्ट ल्याङ्ग्वेज भनेर प्रमुखता गरेको प्रमुखता दिएको छ होइन त्यही हो अब एकदम राम्रो छ हाम्रो नेपाली भाषाको भाषा तर अब कुनै कुनैे अब मान्छे ए कुनै कुनै अब फर्महरू अब फिलअप गर्नुपऱ्यो भने फर्महरू आएको हुन्छ फिलअप अन्य अन्य भाषामा हुन्छ त्यो चाहिँ अब कति अब सबैजनाले जान्ने भन्ने त हुँदैन नि त अब त्यही भएर चाहिँ अब अन्य भाषामा फर्महरू भएको कारणले गर्दाखेरि चाहिँ अब समस्या परेको त्यही हो त्यस्तै